हजुर हजुर हेलो कता हिँड्नु भयो हो बहिनी हजुर नमस्कार है नमस्कार हजुर कतिमा आउनु भयो त यो बाटो अन्त कता हिँड्नु भएको

ए राम्रो राम्रो राम्रो नि हो घुम्नु पर्छ नि हो यसरी किन नघुम्नु हो नानी हजुर आउनु होस् न म यहाँ कुरा गरौँ न आउनु होस् बाहिर बस्नु होस् है ल बात गरौँ हजुर अन्त यहाँको चाहिँ तपाईँले त भुली पनि सक्नु भयो होला हाम्रो कालेम्पोङको

ए हजुर

हजुर हजुर जानकारी त अब त्यसै पनि हामीहरू कालेम्पोङमा बस्ने हो र त्यस्तै अब उयो त छैन तर भए पनि हाम्रो अब प्रख्यात एकदमै अब हामीले जाने टुरिस्टहरू एकदमै टुरिस्टहरूले मन पराउने हाम्रो दुरपिनमा गुम्बा छ हो ठुलो गुम्बा छ एकदमै पुरानो ठुल्ठुलो मूर्ति छ त्यहाँ तपाईँले गएर विस गर्नु भयो भनेदेखि एकदमै राम्रो तपाईँहरूको इच्छाहरू पुरा हुन्छ हो एकदमै राम्रो छ दुरपिनमा तपाईँले हेर्नु भयो मेसिन सिनहरू एकदमै राम्रो छ अलिक तल आउँदाखेरि फेरि ब्लक्स ग्रुप ग्राउन्ड छ एकदमै दुबोहरू भएको सफा छ तपाईँले अब त्यो आर्मीहरूले खेल्छ नि त एकदमै मैलाहरू छैन है बहिनी त्यहाँ एकदमै सफा छ त्यो पनि तपाईँले देख्न सक्नु हुन्छ आउँदाखेरि हो अन्त अब अलिक अब रमाइलो नानीहरू लगेर घुमाउनु ओर्नु चाहिँ हाम्रो डेलोमा पनि छ हो डेलो त अब एकदमै राम्रो छ अनि डेलोमा पनि तपाईँहरू गएर घुम्नु सक्नु हुन्छ त्यसको छेउमा हनुमान मन्दिर छ ठुलो हनुमान मन्दिर छ त्यहाँबाट तल तपाईँले साङ्सेहरू भन्ने तपाईँले बस्तीहरू तपाईँले राम्रो देख्नु हुन्छ त्यहाँबाट बहिनी हो हजुर हजुर ए हजुर हजुर हजुर एकदमै राम्रो तपाईँ त्यसरी त्यहाँ पनि जानु होस् त्यहाँदेखि आएर तपाईँले यहाँ तल मङ्गल धाम छ एकदमै त्यहाँ अब पन्डितहरू बस्नु हुन्छ अब भजनहरू भइबस्छ हेर्नु घुम्नु बस्नु त्यहाँ एकदम अर्गेन्स उनीहरूले त अब वहीँ नै पालेर गाईहरू वहीँ नै पालेर गाईहरूकै दुधहरू खानु हुन्छ घिउहरू खानु हुन्छ पाखाको त्यस्तोहरू खानु हुँदैन एकदमै राम्रो छ मङ्गल धाम पनि त्यसको उता फेरि जानु भयो भने तपाईँले हाम्रो एउटा क्याथोलिक चर्च तपाईँले भेट्नु हुन्छ नजिक नजिक तपाईँलाई अब रुटको सजिलो होस् भनेर नि गाडीहरू लिएर जानु भयो भने तपाईँले त्यहाँ पनि पाउनु हुन्छ त्यहाँ बसेर अनि त्यहाँबाट अलिकति भित्र त्यो आरसी चर्चको भित्र पस्नु भयो भने चाहिँ मदर टेरेजाको कुरा त तपाईँले सुन्नु भएको होला नि है मदर टेरेजा त्यहाँ जसले चाहिँ अब फरेनबाट आएर सम्पूर्ण उहाँले चाहिँ लाटा लाटी कोडीहरू त्यस्तोहरूको सेवा गर्नु हुन्छ अब यो कलकत्तामा कि अन्त काली घाट छ त्यहाँ एकदमै कोडीहरू राख्ने जगा त्यहाँ चाहिँ उहाँहरू सिस्टरहरू गएर चाहिँ सेवा गर्नु हुन्छ अब जसलाई चाहिँ नानीहरू फ्याँकेको सडक सडकमा मैलाहरू उयोमा फ्याँकेको उनीहरूलाई पनि लगेर उहाँहरूले हेरचाह गर्नु हुन्छ उहाँहरूको चाहिँ फेरि संस्था हाम्रो कालेम्पोङमा छ त्यहाँ आरसी चर्चबाट भित्र जानु होस् कि न यति दामीसँगले उहाँले लाटीहरूलाई राख्नु भएको छ लाटीहरूलाई अब उहाँहरू जम्मा त्यहाँ झन्डै एक सय बिसजना जस्तो छ तपाईँ एकदमै तपाईँलाई उयो मन पर्छ बहिनी त्यहाँ जानु भयो भने ल बहिनी यो कुरो चाहिँ तपाईँले याद गर्नु होस् है लु मेरोबाट यति चाहिँ छ है तपाईँलाई ल हुन्छ हुन्छ हुन्छ हजुर हुन्छ बहिनी हुन्छ हुन्छ ओके हवस् हवस् हुन्छ आउनु होस् न अब